अनि मेरो काम चाहिँ थुप्रै छ अनि मैले गर्नु पर्ने म मेरोमा म सबै प्रायः जसो कामहरू गर्छु एलेक्ट्रोनिक पनि गर्छु अनि कार्पेन्टर कार्पेन्टरको काम एकदमै सजिलो पनि छ साह्रो पनि छ अनि कार्पेन्टर कामलाई घरहरू बनिनु है स्ल्यापहरू हाल्नु घर बनाउनु च्यादर ठोक्नु दैलो खिड्कीदेखि लिएर प्यानल सपै काम गर्छु अनि टेबलदेखि लिएर पलङ दिवान बेड बक्स बेडहरू सोकेसहरू गडरेजहरू त्योहरू सबै कुरोहरू पनि त्यो कुराहरू बनाउनु सक्छु र म ड्राइभिङ काम पनि गर्छु है ड्राइभिङ काम पनि एकदमै सजिलो पनि छ साह्रो पनि छ है अनि एकदमै रिस्क काम पनि हो ड्राइभिङ काम भन्नाले अनि अरू कामहरू पनि छ अनि पशु पालनहरू गर्छु सबै कामहरू नै अहिलेसम्म गर्छु